हजुर डक्टर डक्टर फुटको सप हो हेलो हजुर मैले अस्ति सुज लगेको थिएँ कि तिनवटा त्यो एउटा सुज चाहिँ अलिक मलाई फिट पनि भएन अन्त प्लस त्यो मलाई अलिक मन पनि परेन त्यही भएर रिटर्नको लागि फोन गरेको नि मैले लगेको थ्री फोर डेज भयो हजुर खुट्टामा त मैले हालेकै थिएँ कि तर अलिक म त्यतिबेला तपाईँ तपईँहरूको सपमा चाहिँ अब चेन्जको फेसिलिटी चाहिँ छ रिटर्न चाहिँ हुन्छ भनेर चाहिँ मैले त्यतिकै लिएर आएको थिएँ हो अलिक त्यो अन्कम्फोर्टेबल भयो हौ मलाई लगाउँदाखेरि कि अन्त त्यही भएर नि डिस्काउन्ट त त्यति बेसी होइन टेन पर्सेन्ट चाहिँ दिएको थियो हौ डिस्काउन्ट अँ ट्यागहरू केही निकालेको छुइनँ स्लिप पनि छ त्यो सबै छ मेरोमा ए होइन म त्यही त कम्फोर्टेबल चाहिँ मलाई अलिक भएन कि त्यो तिनवटामा दुइटा चाहिँ भयो है त्यो एउटा चाहिँ अलिक भएन त्यही भएर नि त्यो एउटा चाहिँ अब अब होइन एक्स्चेन्ज पनि गर् गर् गर्छु अब मतलब पैसा नै रिटर्न गर्नु परेन नि तपईँहरूले ए हुन्छ हुन्छ होइन टेन डेज त भएको छैन फोर फाइभ डेज मात्रै भयो कि अनि त्यही भएर त्यो बिलिङहरू सबै उयसहरू लिएर आउँछु नि ल हजुर भोलि आउँदा हुन्छ ए हुन्छ हुन्छ त्यसो भए भोलि आफ्टर्नुनमा आउँछु नि ल ए हुन्छ हुन्छ हुन्छ त्यसो भए थ्याङ्कयु हुन्छ हुन्छ हुन्छ थ्याङ्कयु हुन्छ